हिजो अस्तिको दिन चाहिँ हाम्रो गाउँमा एकजना भाइको लडेर खेल्दाखेरि चाहिँ लडेर खुट्टा भाँच्चिएको थियो अन्त त्यो खुट्टा भाँच्चिदाखेरि चाहिँ उसलाई चाहिँ ल्याएर पहिला सुरु चाहिँ उसको लागेको चोटहरूमा पहिला हर्दी लगायो हर्दी लगायो पछि त्यहाँबाट भुईँचम्पा मट्टितेल तेलहरू लगाएर एकदम मालिसहरू गऱ्यो तातो पानीले सेक्यो अन्त तेस्तोहरू गऱ्यो त्यहाँबाट तेलले पनि कतिदिन त्यत्तिकै भुईँचम्पाहरू लगाएर राख्यो दबाईहरू लगाउँदै राख्यो त्यतिकै बेसारहरू तातो पानीले सेक्दै राख्दै गर्दाखेरि चाहिँ उसलाई निकै दिन भइसकेको थियो त्यस्तो दबाई लगाउँदै घरमै राखेको र त्यस्तो गर्दाखेरि पनि उसलाई जाति नै भएन कत्ति गर्दा पनि उसलाई जाति नभएर चाहिँ हाम्रो गाउँमा चाहिँ हस्पिटल छ दुइटा एउटा तकलिङमा हस्पिटल छ अनि एउटा टिस्टामा अन्त पहिला तकलिङ हस्पिटलमा लग्यो तकलिङ हस्पिटलमा उसलाई इन्जेक्सन लगायो अनि दबाईहरू दियो दबाईहरू दिएर त्यहाँबाट उसलाई ल्याएपछि एक दुई दिन पछाडि उ अलिकति जाती भयो अन्त जाती भएपछि उ अलिलि हिँड्ने भयो फेरि उ जाँदै थियो त्यहाँ फेरि उ कसोकसो गरेर ठोक्किएछ ठोक्किँदाखेरि फेरि उ उसको त्यो पैला भएको चोटमा फेरि उलाई त्यैनिर झन चोट लागेछ त्यै भएरचैँ उसको फेरि खुनहरू आउन थाल्यो त्यो भएरचैँ उसलाई फेरि हस्पिटल ल्यायो त्यतिबेला चाहिँ अब झन् पहिल्यै लागेको चोटमा फेरि चोट लाग्दाखेरि उसलाई टिस्टा हस्पिटल ल्याएर चाहिँ उसलाई ल्याएर दवाईसवाई लगायो अनि दवाईहरू लगाएर चाहिँ उसको मलमपट्टि गरेपछि चाहिँ उ एकदम जाती भयो